यहाँ बङ्गाल र दार्जिलिङको इतिहास घटनाहरू छ जस्तै उन्नाइस सय छ्यासी उन्नाइस सय छ्यासीमा बङ्गाल र यहाँ हाम्रो दार्जिलिङ गोर्खाल्यान्डको विषयमा भएको थियो हामीलाई यहाँ गोर्खाल्यान्ड चाहिएको छ तर बङ्गाल सरकारले गोर्खाल्यान्ड हामीलाई दिन सकेको छैन हाम्रो यहाँ त्यो घटनाले गर्दा हाम्रो यहाँ धेरै मान्छेहरू पनि ज्यान गुमाएको छ त्यहाँ उता फोर्सहरूले पनि गुमाएको थियो मेरो ध्यानमा त्यही सबैभन्दा ठुलो ऐतिहासिक घटना हो